हेलो ए अँ सुन्दैछस् ओइ ए अँ सुन न अब न्यू इयर आउँदैछ न्यू इयरमा के छ हौ प्लान ए मलाई चाहिँ नबिर्सि म पनि प्लान गरेको कि अन्त तिमीहरूसँग जाउँ भनेको नि त यता त मिलेन हो

ए अँ गयो भने चाहिँ अलिक राम्रै जग्गा जाउँ है पहिलाको जस्तो त्यो पुरा पानी छ पानी परेको थियो पहिला पनि त्यस्तो जग्गातिर चाहिँ नजाउँ है ए कतिजाना जस्तो हुन्छ मलाई पनि भन ल मेरो पनि साथीहरू दुई तिनजना यताबाट जाने भयो कि अन्त र नि गाडी त भइहाल्छ नि अब मिल अब सबै मिली मिल्यो भने त राम्रै हुन्छ गाडी पनि मिलिहाल्छ अलिक गए पछि पनि फेरि राम्रै ठाउँमा जानु पर्छ नि त त्यही त मैले सोचेको के अब यता अब खोला पिकनिक गयो भने चाहिँ अब यता रेलीपट्टि जाउँ नभए कि त अब त्यस्तै क्याम्पिङ गर्ने हो भने चाहिँ अब अलिक माथितिर जाउँ न मैले चाहिँ सोचेको थिएँ क्याम्पिङ गर्दा अब नाइट हुन्छ नि अब नाइट आउट गर्न हुन्थ्यो नि त अँ फेरि फेरि कतिको घरबाट पर्मिसन दिँदैन नि त साथीहरूको अब त्यो हुन्छ अब घर अँ अब सबैको मिल्यो भने त हामी क्याम्पिङ गर्दै जाउँ न अन्त अन्त पैसा चाहिँ कति उठाउने त्यो पनि भन्नुपर्छ है किनकि पहिला प पछि फेरि भनेन पहिला अगाडि चाहिँ भन्छ हो अब अलिक बेसी नै उठायो भने अलिक राम्रो फेरि अब सबैले अब अलिक खान्छै खान्छ हो अन्त अलिक बेसी नै बेसी बेसी उठाएको राम्रो अँ फोर हन्ड्रेडले हुन्छ होला हुन त तर अलिकति आफूले आफ्नोबाट पनि अलिक थपेको राम्रो किनकि अब ड्राइभरलाई पनि त दिनुपर्यो फेरि अँ ड्राइभर फेरि अब अहिले त गाडी भाडा पनि महँगो छ अन्त सवारी झन् ठुलो गाडीको अँ अब के गर्छ भनौँ न अन्त सबैलाई भनौँ हो यता पनि भनौँ त्यहाँबाट चाहिँ अब कति जस्तो मिल्छ त्यहाँबाट चाहिँ मिलेर जाउँ न अँ पहिला सबैले सल्लाह गरौँ हो त्यहाँबाट चाहिँ मिलेर मात्रै मलाई फोन गर्न न ल म पनि यता मिलेर फोन गर्छु नि ल अहिले फोन गर है म पनि अलिकति बिजी छु नि त ल